यो बाबा फास्ट फुडबाट मैले अस्ति खानाको लागि अर्डर गरेको थिएँ पेमेन्टहरू पनि मैले अनलाइनै गरिसकेको थिएँ तर खाना अब त्यो अलिकति त्यो ढिलो आएकोले गर्दाखेरि र हामी पनि समय नभएकोले गर्दाखेरि खानाको हामीले क्यानसल गरेको थियौँ तर प पेमेन्ट चाहिँ अहिलेसम्म मलाई रिटन भएको छैन त्यो खानाको र दया गरेर कसरी हुन्छ मलाई यो मैले दिएको पेमेन्ट चाहिँ अनलाइन पेमेन्ट चाहिँ मेरो कोसमा फेरि रिटर्न गरिदिने अब कस्तो पाराले हुन्छ तपाईँहरूले रिटर्न गरिदिनुहुन्छ भन्ने मैले आशा गरेको छु र कृपया कस्तो पाराले हुन्छ के गरेर हुन्छ तपाईँहरूले मलाई यसो यो पैसा रिटर्न गर्नुमा चाहिँ सयोग गरिदिनुहुन्छ भन्ने आशा गर्दै गरेको छु मैले